खानाहरूको पेसामा चाहिँ मैले पहिलैदेखि बनाउने गर्थेँ तर त्यसलाई बिस्तारो बिस्तारो जस्तै मोमोहरू बनाउने बिस्तारो ममुहरू बनाएर पनि बेच्ने गर्थेँ र ट्राईको लागि मैले कम्ती कम्ती नै बनाएर बेच्ने गर्थेँ र राम्रै हुन्थ्यो राम्रै हुन्थ्यो अनि फेरि भोलिपल्ट पनि त्यस्तै अलिकति बढाएर बेच्ने गर्थेँ त्यसमा पनि राम्रै हुन्थ्यो र परिवारले पनि भन्ने गर्थे अब यसलाई नै अलिक अलिक राम्रोसँगले गऱ्यो भने अलिक राम्रो राम्रो हुन्छ र राम्रै भ राम्रै भएर गइरहेको छ अहिले मैले मैले गरेको कामहरू कामहरू परिवारलाई पनि मैले बनाएको प्रायः खानाहरू नै मन मनपर्छ अनि राम्रैसँगले रुचाउनु पनि हुन्छ परिवारले अनि म जस्तै मोमो चाउमिन चाउमिन आलु थुप्पा फम्बीहरू बनाएर बेच्ने गर्छु मैले ट्राइको लागि केक पनि बनाउ बनाएर बेच्ने गरे गर्थे गर्छु त्यो पनि त्यो पनि राम्रैसँगले गइरहेको छ अर्डरहरू पनि आउने गर गर्छ र अर्डरमा पनि म केक बनाएर बेच्ने गर्छु